मेरो सानोको अब सबैभन्दा अब सम्झिने अब घटना चाहिँ म सानोमा चाहिँ अब दार्जीलिङ अब जु गएको थिएँ आमा र आप्पासँग होइन घुम्नु अब फर्स्ट गएको सानो अब सानै थिएँ त्यतिबेला अब सानो भएर होला मलाई थाहा छ त्यो अलिअलि थाहा छ मैले त्यहाँ फर्स्ट बाघ देखेको थिएँ भालु अब ठुलो अब ठुल्ठुलो टाइप अब सानोमा त अब यस्तो ठुल्ठुलो खालको अब डर पनि लाग्यो अलिअलि होइन र पनि अब मलाई अब धेरैवटा अब मलाई त्यहाँ धेरै अब धेरै धेरै कुराहरू देखेँ अब भालु बाघ चितुवा त्यस्तोहरू अब धेरैवटा कुराहरू देखेँ आमा आपाले मलाई फर्स्ट लानु भएको स्कुलबाट गएको म आमा आपा चाहिँ साथी जानु भएको थियो हामीले धेरै रमाइलो गऱ्यौँ सानोमा भएर त्यो अब त्यो त्यो त्यो कुरा चाहिँ अब मलाई अहिलेसम्म पनि अब मलाई थाहा छ मैले भालुलाई झन्डै छोएको पनि थिएँ तर त्यो भित्र भएकोले गर्दा के पनि भएन सबैले अब एउटा सानोमा अब म त्यहाँ गएको होइन अब मलाई अहिलेसम्म त्यो मैले कहिले पनि बिर्सिनु सकेको छुइनँ अब फर्स्ट आमा र आपासँग अब घुम्नु गएको भने म तिनै हो मेरो